मैले अस्तिको हप्ता बजार जाँदाखेरि चाहिँ त्यहाँ किताब पसलमा पसेकी थिएँ त्यहाँनेरि चाहिँ मैले उपन्यास देखेँ एउटा त्यो चाहिँ हो फातसुङ फातसुङ उपन्यास रहेछ अन्त त्यसको लेखक चाहिँ छुदेन काविमो रहेछ उहाँ चाहिँ कालेबुङवासी हुनु हुँदो रहेछ होइन त्यो चाहिँ मैले पुरा रिभ्युहरू हेरेको थिएँ फेसबुकहरूतिर हेरेको थिएँ न्युज च्यानलतिर त्यो चाहिँ एकदम बङ्ग्ला भाषा अङ्ग्रेजीमा अनुवाद भइसकेको उपन्यास थियो र चाहिँ मैले चाहिँं पढ्नु पाएको थिइनँं म चाहिँ बाहिर भएको कारणले गर्दा बाहिर चाहिँ आउन सक्दैन रहेछ नि र म घर कालेबुङ आएँ कालेबुङ त्यहाँबाट त्यस पश्चात् त मेरो मूलवासी चाहिँ म दार्जिलङको हो होइन दार्जिलिङकोमा गए पछि चाहिँ मैले त्यो किताब पढेँ उहाँ चाहिँ कालेबुङको हुनु हुँदो रहेछ त्यहाँबाट मैले चाहिँ अस्तिको दिन किनेर चाहिँ पढेँ म चाहिँ एकै बसाइमै पढी सिध्याएँ त्यो किताब चाहिँ यति राम्रो रहेछ त्यो उपन्यास चाहिँ त्यो चाहिँ उन्नाइस स छयासी सालको गोर्खाल्यान्ड आन्दोलन जुन पहाडमा भयो त्यसको मूल नेतृत्व त श्री सुभाष घिसिङज्यूले गर्नु भएको थियो हामीले त्यो चाहिँ बाहिर सुनेको हो र त्यो उपन्यास त छर्लङ्गै छयासी सालको कुराहरू देखाइदियो यति राम्रो भाषा शैली एकदमै हामीले देखेको जस्तो त्यो भिडियो हामीले हेरेको जस्तो चाहिँ नक्सा हेरेको जस्तोखेरि चाहिँ त्यहाँ लेखेको छ त्यहाँनेरिको भाषा शैली त्यहाँनेरि वर्णन गरेको र कालेबुङको जगाहरूको ठाउँ ठाउँ र उन्नाइस सय छयासी सालको सत्ताइस जुलाईमा चाहिँ सत्ताइस जुलाईको दिन चाहिँ एकदम सिआरपीहरूले हाम्रो नेपाली गोर्खाहरूलाई काटेको त्यो दिन चाहिँ भारत इन्डिया र नेपालको त्यो सन्धि थियो त्यो जलाउने दिन चाहिँ एकदम फाइरिङहरू भएको प्रत्यक्ष दृश्य एकदम पिक्चरहरू हेरेको हामीले कुनै फिल्महरू हेरेको जस्तै चाहिँ त्यो किताबमा देखाइदिएको रहेछ त्यो किताब चाहिँ अब छोडौँ भन्दाखेरि पनि अहिले होस् भोलि पढ्छु भन्नु नि मन नलाग्ने यति राम्रो किताब रहेछ त्यसको भाषा शैली त्यसको परिवेश त्यसको कथानक यति रमाइलो अब यति अब आँसु आउँछ कसै कसै कुनै कुनै सन्दर्भमा त उहाँले अब आँसु आउने लेखिदिएको छ जुन चाहिँ गोर्खा जातिले चाहिँ कति दुःख पायो छयासीको आन्दोलनमा यहाँबाट बङ्गालबाट छुट्टाउ छुट्टिएर चाहिँ एउटा छुट्टै राज्य गोर्खाल्यान्ड बनिने त्यसको आन्दोलनको लागि चाहिँ गोर्खाहरूले दिएको बलिदानको कुराहरू त्यहाँनेरि लेखेको छ आन्दोलन जुन गाउँ बस्तीका मानिसहरू आन्दोलनले गर्दा स्ट्राइक भएकाले गर्दाखेरि भोक भोकै मर्नु परेको दबाई पानी नपाएको धेरै धेरै कुराहरू र कतिले उसिनेको तामाहरू खाएर भर्खर जन्मेको सुत्केरी निमुनिया भएर मरेको किराहरू सान्सानो कुराहरूलाई नि समेटेर लेखकले एकदम अति उत्तम ढङ्गमा लेख्नु भएको छ त्यसैले गर्दा यो उपन्यास चाहिँ मेरो प्रिय उपन्यास भयो यो चाहिँ ऐतिहासिक उपन्यास हो दार्जिलिङ परिवेश दार्जिलिङ कालिम्पोङ को दार्जिलिङ कालेबुङ पहाडको इतिहासलाई समेटेर लेखिएको उपन्यास र त्यो चाहिँ कुन इतिहास भन्दाखेरि चाहिँ छयासी सालको इतिहास जुन गोर्खेहरूको हरूको चाहिँ लडाइँ थियो आफ्नो अस्तित्व आफ्नो चिह्नारी गोर्खाल्यान्डको लागि त्यहीमा चाहिँ लेख्नु भएको रहेछ हाम्रो लेखक भाइ छुदेन काविमोले एकदम राम्रो ढङ्गले उहाँले कलम चलाउनु भएको छ यी यस्ता कुराहरू अझ लेखियोस् भन्ने चाहिँ मलाई लागेको छ जसमा चाहिँ गोर्खाको अस्तित्वहरू के कस्तो भोगेको छ दुःखहरू कस्तो कस्तो कुराहरू लेखेको छ भन्ने कुराहरू चाहिँ भोगेको छ ती कुराहरू चाहिँ छत्रे सुब्बाको कुराहरू भयो उसले गोर्खाल्यान्ड आन्दोलनको लागि कस्ता कस्ता जल जवानहरू थुपारेका थिए कस्ता कस्ता कामहरू गरेका थिए यी कुराहरू सबै समेटेर लेख्नु भएको छ हाम्रा लेखक छुदेन काविमोले उहाँ चाहिँ कालेबुङको एकदम दुर्गम क्षेत्रको हुनु हुँदो रहेछ र पनि उहाँले एकदम राम्रो यो चाहिँ उपन्यासको खुबी चाहिँ के रहेछ भने जुन छयासी सालको आन्दोलन हुँदाखेरि चाहिँ स्वयम् लेखक पनि नजन्मेको तर उहाँले पनि सुनेको उहाँले खोजेर लेखेको उपन्यास र एकदम प्रत्यक्ष रूपमा हामीले यसलाई अनुभव गर्न सक्छौँ यो चाहिँ एकदम हामी चित्रात्मक उपन्यास छ त्यसैले गर्दा सबैलाई यो एकताल पढिदिने पढ्नु भनी म आग्रह पनि गर्दछु